हेलो ए यहाँ सेलेन्ट्रोको दाजु बोल्नु भएको हजुर हजुर म त्यो अस्तिको भाइ क्या प्रशान्त सा बोलेको नि हजुर हजुर होइन दादाकोमा त्यो अर्डर गर्नु थियो कि मेरो खानाको त्यो के खाना अर्डर गर्नु थियो हजुर हजुर को प्रवेश दा हुनुहुन्छ ए हजुर ए प्रवेश दा नै बोल्नु भएको हजुर हजुर त्यो हौ म के त दा त्यो अझै एउटा त्यो के अरे फ्राई राइस अर्डर गर्नु थियो कि आज मेरो त्यो घरमा पठाइदिनु भनेको थियो नि ए हजुर हजुर हजुर होइन के के चाहिँ छ तपाईँहरूकोमा चाहिँ अहिले पाउनु पर्ने उयो चाहिँ बनाएको चाहिँ रेडी भएको चाहिँ ए अहिले टाइम लाग्छ तपाईँको एकछिन कति जस्तो टाइम लाग्ला ए होइन केही छैन नि पठाइदिनु नि अन्त बाह्र बजीको लागि त हो कि अन्त कसलाई पठाइदिनु हुने ए भाइलाई पठाइदिनु हुने अन्त मेरो नम्बर त यसमै गर्दा भइहाल्यो नि होइन तपाईँले यसमै उयो गरिदिनुहोस् न ए हजुर हजर अरूहरू चाहिँ के के बनिएको छ अहिले चाहिँ ए हजर होइन होइन तर त्यही बनाएर पठाइदिनुहोस् न त्यही बनाएर पठाइदिनुहोस् न कति के हुन्छ अन्त पेमेन्ट चाहिँ कस्तो पाराले गरिदिनु तपाईँलाई के अनलाइन नै गर्नु पर्ने कि अहिले भाइलाई पठाइदिउँ ए हुन्छ हुन्छ अनलाइन गरिदिन्छु नि त त्यसो भए कि लगभग कति एक घन्टा जस्तो लाग्छ है हजर हजर एक घन्टा हुन्छ हुन्छ अन्त त्यहाँ आएर मलाई यो नम्बर दिएर पठाइदिनुहोस् कि भाइलाई अन्त त्यहाँबाट चाहिँ भाइकोबाट रिसिभ गरिहाल्छु नि म तपाईँलाई अनलाइन गरिदिन्छु नि त हजर ए हुन्छ हुन्छ

हस् त